मेरो प्रिय खेल मध्ये फुटबल मेरो एकदमै मन पर्ने खेल हो किनकि यहाँ मेरो मेरो परिवारको सदस्यहरू पनि खेल्ने गर्छ जस्तै मेरो दाजुभाइ मामाहरू पनि सबै नै खेल्ने गर्छ र मेरो गाउँको धेरै बहिनी भाइहरू पनि यहाँ खेल्ने गर्छन् र हामी यसलाई हेर्नुको लागि धेरै टाढाटाढा पनि जाने गर्छौँ यो म खेल्न त त्यति साह्रो मन पर पर्दैन र म हेर्न नै यसलाई रुचाउने गर्छु हामी सबैजाना मिलेर हामी हेर्नु जाने गर्छौँ यो यो खेल हाम्रो गाउँमा पनि खेल्ने गर्छ र यो खेल हर जग्गा पनि एकदमै सम्भव हुन्छ खेल्नको लागि